बिहेमा छोरीको छोरीको बिहामा अब बेहुलीलाई अब हाम्रो समा हाम्रो समाजमा चाहिँ अब दाइजो दिने प्रथा त अब त्यति छैन तर पनि अब आमाबाउलाई चाहिँ अब छोरीलाई बिहे गरेर दिँदा अब आफ्नो इच्छाले अब आमाबाउले अब दिनै मन लाग्छ र अब दिन्छन् दाइजोहरू दाइजो दिँदा अब त्यस्तै हाम्रो चलन चाहिँ छ छोरीलाई अब बेहुलीलाई अब बिदा गर्दा दाइजो दिने चाहिँ अब यो तामाको थाल झर्के थाल यस्तै फ्लावर भासहरू पनि दिन्छ झर्के थाल त्यहाँदेखिको अलिकती अब त्यस्तै हुनेखाने हरुले हो हुनेखाने आफ्ना मानिसहरूले चाहिँ अब यस्तै अब फ्रिज फ्रिज दिन्छ त्यहाँदेखि फ्रिज वासिङ मसिन टिभी राम्रो राम्रो ठुल्ठुलो भाँडाहरू हो यस्तोहरू दिन्छ